मेरो जगामा चाहिँ अस्पताल नजिकै छ जानु पाँच मिनट लाग्छ र अहिले त्यो हस्पिटलमा एकदमै सुविधा छ धेरै चिजबिजको एक्सरेदेखिको लिएर होइन त्यहाँनेर दबाईहरूदेखिको लिएर अनि डाक्टरको टाइम टेबलहरू एकदमै राम्रो छ अहिले त्यहाँ बिमारीहरूले पनि धेरै नै राम्रो सुविधा पाएको छ होइन हाम्रो त्यहाँको जनताले पनि के भन्छ बिहान नौ बजेदेखिको होइन बेलुका दुई तिन बजेसम्म ओपिडीहरू नि खुल्लै हुन्छ होइन इमर्जेन्सी पनि त्यहाँ एनी टाइम खुला नै भएको हुन्छ अनि बिमारीले होइन सुगर अब सुगर पेसेन्ट प्रेसर भएको पेसेन्टहरूले होइन कार्डको अनुसारै उनीहरूले दबाई पाउँछ धेरै सुबिस्ता छ त्यहाँनिर होइन ब्लड टेस्टदेखिको लिएर हाम्रो जगामा चाहिँ धेरै नै एकदमै राम्रो एउटा छ यस हाम्रो होइन सरकारी अस् अस्पताल होइन धेरै सुबिस्ता छ हाम्रो जगामा चाहिँ हाम्रो त्यहाँको मानिसले धेरै नै राम्रो अब सुविधा पाएको छ त्यहाँनेर होइन अब बिमारीहरूले पनि धेरै नै अब धेरै नै राम्रो पा सुबिस्ता पाएको छ डेलिभरी पनि हाम्रो त्यही हस्पिटलमा हुन्छ होइन अहिले अब हाम्रो यो फिलहाल अब हाम्रो हस्पिटलहरू बनिँदैछ पचास बेडको हस्पिटलहरू बनिने कुरा छ होइन त्यहाँनिर एक्सरे डिजिटल एक्सरे ल्याउने कुरा छ एकदमै खुसीको कुरा छ हाम्रो जगामा हामीले धेरै पहिला भन्दा चाहिँ अहिले हामीले धेरै राम्रो सुविधा पाएको छौँ त्यहाँनिर मलाई एकदमै राम्रो लाग्छ हाम्रो जगामा होइन स्वास्थ्य राम्रो छ हाम्रो त्यहाँनिर हर टाइममा हामीलाई त्यहाँनिर डाक्टरहरूले भयो नर्सहरूले भयो धेरै सुविधा दिनु भएको छ होइन त्यहाँको नर्सहरूले एनी टाइम ड्युटी गरिरहेको हुन्छ बिमारीले टाइम टाइममा दबाई पानीहरू पाइरहेको छ त्यहाँनिर बेमस एकदमै राम्रो छ हाम्रो जगामा बेमस एकदमै हाम्रो लागि चाहिँ भगवान् जस्तो भएर आइदिएको छ हाम्रो जगामा